हुनु त सरकारले स्वास्थ्य सेवा मानिसहरूलाई दिनको निम्ति थुप्रो पैसा खर्च पनि गरेको छ है सरकारले सहुलियतहरू पनि दिएको छ तर तर त्यो सहुलियतहरू ग्रासरुटमा मान्छेहरूसम्म पुग्न सक्दैन है र मेरो सुझाव के छ भन्दाखेरि मानिसहरूमा सरकारले एक किसिमको जनचेतना ल्याएर है सरकारको सहुलियतहरू के छ त्योबारे बताइदिने है र मानिसहरूलाई स्वास्थ्य सरकारी स्वास्थ्य केन्द्रमा नै सबै रोगको उपचार गर्ने एउटा व्यवस्था मिलाएर है त्यो हिसाबले पनि मान्छेहरूमा एउटा सरकारप्रति त्यो एउटा विश्वास बढाउनुपर्छ है अनि मानिसहरूले पनि सरकारी सेवा जुन चाहिँ पाउँदैछन् है त्यसमाथि विश्वास राख्नुपर्छ है र आफ्नो अधिकार आफूले खोज्न पनि पर्छ बिचमा अब कतिवटा धाँधली गर्ने मान्छेहरू त हुन्छ नै तर त्यस्तो व्यक्तिहरूको हामीले परिवर्तन ल्याउनुको निम्ति हामीले त्यस्तो व्यक्तिहरूलाई हामीले अपोज पनि गर्नु सक्नुपर्छ है र मेरो सुझाउ के छ भन्दाखेरि विशेष गरेर परिवर्तन ल्याउनको निम्ति जुन चाहिँ हस्पिटलको म्यानेजमेन्ट छ है हस्पिटल सुप्रिनटेन्डेन्ट छ र मेडिकल अफिसर्सहरू स्पेसिएलिस्ट मेडिकल अफिसर्सहरू उनीहरूमा एक किसिमको उनीहरूलाई मोटिभेट गरेर है उनीहरूलाई रेगुलर ट्रेनिङ्सहरू प्रोभाइड गरेर सेन्सिटाइज गरेर मानिसहरूमा कसरी चाहिँ सेवा सेवा अझै राम्रोसँगले पुऱ्याउनु सकिन्छ त्योबारे उनीहरूलाई सरकारले ट्रेनिङ्सहरू दिनुपर्छ अझै सेन्सिटाइज गर्नुपर्छ है यदि त्यो गऱ्यो भने धेरै सुधार ल्याउन सकिन्छ र विशेष गरेर जनमानसले पनि आफ्नो अधिकार है सरकारले दिएको सहुलियतहरू के छ त्यो आफूले बुझेको हुनुपर्छ

परिवर्तनको निम्ति त्यो आवश्यक छ